हेलो

अँ कहाँ जाने भनेर सोचेछौ काम गर्नु चाहिँ हजुर अनि हामी वहाँ जानुपर्छ ल कलकत्ता अब यो कलकत्ता यस्तै दुई तिन हफ्ताबाद जानुपर्छ हौ काम खोज्यो साथीले काम खोजिदिइराखेको छ अरे होइन ह यस्तो उतैतिर बस्नुपर्छ जस्तो छ यता पाए यता बेसी बसेर दुःख पायो उता अब चिनाजानी पनि छ साथीहरू काका काकीहरू थुप्रै छ आसेङ खोई काम त मलाई याद भएन साथीले काम चाहिँ खोज्दैछ तिमीहरू छिटो आउनु चाहिँ भनिरहेछ स्यालेरी त्यहाँ महिनाको बाह्र हो कि तेह्र हजार भनिरहेको थियो अब खोई त्यस्तो छ यता अब यता दुःख पाउनुभन्दा त बेसी उतै काम गरेको राम्रो अँ त्यसो हो भने त जाऔँ न अनि अनि रुमहरू खोजी राख्नु अँ अब त्यही एक दुई हफ्ताबाद जानुपर्छ यता सबैको कामहरू सघाइकन यो गाई गोरुहरू बिक्री गरिकन जानुपर्ला अँ त्यही नै मलाई त्यो जानुभन्दा एकदिन अगाडि कल गर्नुहोस् ल अँ लुगाहरू प्याक गर्नुपर्छ अँ टिकट छिटो गर्नु ल त्यो एसीवाला रुम गर्नु ल अँ ल अँ ल ल अँ